अब म के भन्छु भने अब खोला पानीमा हामीले खेल्नुपर्छ अब खेल्ने पनि एउटा समय हुन्छ अब जस्तै अब चिप्लो चाप्लो हुन्छ लड्छ लडेर त्यहाँ पस्छ त्यहाँ मुनि अब त्यहाँ मुनि सिटाहरू यसो ठाडो हुनुसक्छ अचानक देखेर म खेल्छु भनेर स्वाट्टै पस्नु भएको छैन पस्यो भने त अब भुँडी छेडियो भने त मर्छ तर एकदम जोग्गिनुपर्छ खेल्नु पनि खेल्दाखेरि चाहिँ अब खोलामा खेल्नु भन्दाखेरि चाहिँ के गर्छु म के गर्नुपर्छ भने अब पहिला ढोग्नु पर्छ त्यो पानीलाई त्यो पानी पनि अब हामी जलदेव हो ऊलाई पनि हामीले ढोग गरेर मात्रै खेल्नुपर्छ खेल्नु पनि अब कस्तो खाल्के भन्दा अचानक डाइभ हान्नु हुँदैन हामीले त्यसलाई अब जस्तै अब पानीलाई ढोके ढोक्नु ढोकेर चाहिँ खेल्नु पनि अब छेउ छेउबटा खेल्नुपर्छ अब कहाँ खेल्नु पनि हामीले डुब्ने खोलामा होइन अब ठिक्कैको साइजमा अब कम्मर कम्मरमा खेल्यो भने चाहिँ हामी त्यहाँबाट चाहिँ हामी सुरक्षित हुन्छ हामी त्यहाँबाट हामी मर्नु सक्दैन र म के भन्छु भने अब जस्तै अब बर्खामा खेल्नु भएन बर्खामा बर्खामा त खोला बढेर आउँछ अब खेल्दा खेल्दै सानो खोला नपत्याउँदो खोलाले पनि बगाउँछ भन्छ अब भन्छ तर म के भन्छु भने खेल्दा खेल्दै उँभोबाट खोला बढेर लग्यो भने त्यही पनि हत्या हुनु त्यही पनि अब मर्नु मर्नुसक्छ किनकि आफू जोग्गिनु पनि पर्छ खेल्नु पनि पर्छ तर त्यहीँ मात्रै त्यहाँ मात्रै चुवामात्रै हेरेर चाहिँ हाम्रो भएको छैन अब उतातिर उँभोतिर पनि हेर्नुपर्छ हेर्नुपर्छ कस्तो हुन्छ भने अब कोही बेला खोला बढेर आउँछ त्यति बेला हामी भाग्नु सक्यो भने आफ्नो ज्यान बाँच्यो अब उता यता नहेरी त्यहाँ हामी खेलिबस्यो भने चाहिँ हामी अब त्यहीँ अब शेष हुनसक्छ हामी तर हामी सक्दैन पनि जस्तै खेल्ने मान्छे होस् तर सक्दैन तर जोग्गिनु चाहिँ त्यस्तोबाट जोग्गिनुपर्छ हामी